हामीले चाहिँ सरकारबाट कृषिका लागि नयाँ बिजुली जडान गर्नका लागि चाहिँ हामीले आफ् उनीहरूको डकुमेन्ट्स लगेर बिजुली अफिसमा बुझाउनुपर्छ तब मात्रै हामीलै कृषक कृषिहरूले चाहिँ बिजुली पाउने गर्छन् अनि लोड सेडिङका कारण किसानहरूले साम सामना गर्न परेका समस्याहरू चाहिँ धेरै छन् प्रथम चाहिँ कृष् कृषकहरूले धान रोप्ने गर्छन् र धान रोप्दाखेरि यदि लोड सेडिङ भयो भने मोटरबाट पानी लगाउने गर्छन् र त्यो मोटर चल्दैन नचलेको कारण धानले सही समयमा पानी पाउँदैनन् र पानी नपाएको कारणले गर्दाखेरि फसलहरू पनि बिग्रिएर जान्छन् र यदी भयो भने पनि भनेको जस्तो हामीले अथवा कृषकहरूले चाहिँ उब्जाउ पाउन सक्दैनन् र अर्को कारण चाहिँ कृषकहरूले चाहिँ पोल्ट्री फार्म खोलेका छन् र उनीहरूले पोल्ट्रीका लागि चाहिँ एकदम जरूरी चाहिँ इलेक्ट्रिसिटी छ इलेक्ट्रिसिटी नभएको कारण यदि जाडोमा उनीहरूलाई गरम चाहिन्छ पोल्ट्रीलाई सानो चल्लाहरूलाई र गरममा फ्यान चाहिन्छ गरम पनि ज्यादा सहनु सक्दैन र जाडो पनि ज्यादा सहनु सक्दैन र त्यस कारण गर्दाखेरि चाहिँ कृषिहरूलाई चाहिँ धेरै समस्या हुन्छ लोड सेडिङ भएको कारण